मौसमअनुसार चाहिँ धेरै नै तुलफुल देखिको लिएर बर बिजनमा धेरै नै किराफट्याङ्ग्राहरू लाग्ने गर्छ र तिनीहरूलाई चाहिँ हामीले धेरै नै दबाईहरू अहिले हालैमा दबाईहरू गरेर यसलाई रोकथाम गर्ने गरेका छौँ हामी सधैँ नै यिनीहरूलाई रोकथाम गरेर एकदम हाइजेनिक प्रकारले नै गर्ने गर्छौँ उमार्ने गर्छौँ र त्यो किराहरूलाई पनि नष्ट गर्ने गर्छौँ जसमा कि नेक्स्ट टाइम फेरि गर्दाखेरि चाहिँ ती फलफुलमा नै नलागोस् ती किराहरू र फलफुल नष्ट नहोस् भनेर नै जुन चाहिँ फलफुल चाहिँ हामीले पछि त्यही खाएर चाहिँ हामी बिमारी नहोस् भनेर नै हामीले त्यो किरा मार्ने दबाईहरू छर्ने गर्छौँ हाल्ने गर्छौँ र फलफुललाई पनि हानी नहोस् जुन चाहिँ खाँदा चाहिँ हामीलाई त्यो के भन्नु त्यसलाई त्यो जुन चाहिँ हामीले लगाएको दबाईको असर चाहिँ नहोस् भनेर नै हामीले त्यसलाई युस गर्ने गर्छौँ चलाउने गर्छौँ